अब म त फोटोग्राफी मेरो इन्ट्रेस्ट त हो इन्ट्रेस्टकै कु सब्जेक्ट हो तर के भन्नेलाई यहाँ अब अहिले हाम्रो यता चाहिँ फोटो प्रदर्शनी चाहिँ एकदमै हुँदैन है अनि जति पनि म फोटोहरू भ्युजहरू खिच्छु त्यसलाई म कि त अपलोड गर्छु फेसबुकमा साथीहरूलाई वाट्सएपमा सेयर गर्छु होइन तर अब यहाँ आर्ट ग्यालरीहरू फोटो ग्यालरीहरू छैन आर्ट ग्यालरी छ तर त्यसको त्यो त हातले बनाएको पेन्टिङ गरेकोहरू मात्रै छ त्यसले गर्दाखेरि अब म प्रायः प्रायः जहाँ पनि जाँदाखेरि म फोटो खिच्ने गर्छु है दार्जिलिङ जाउँ कर्सियङ जाउँ मिरिक जाउँ त्यसरी म खिच्दै कलेक्सन गरेर म अब अहिले त अब सजिलो छ कम्प्युटरमा राख्छु है अनि कोही कोही बेला त्यसलाई एडिटहरू पनि गर्छु त्यही प्रकारले हिमालहरू अब अहिले अब हिउँदो लाग्दैछ हिमालको फोटोहरू खिच्नको लागि मेरोमा केनन क्यामेरा पनि छ त्यो चाहिँ म अब यो विन्टर लागेपछि चाहिँ म माथि डाँडा डाँडामा गएर हिउँहरूको कञ्चनजङ्घाहरू भयो यो नाथुला साइडहरू भयो त्यो साइडको नक्साहरू खिच्छु सनराइजको नक्साहरू खिच्छु यस्तै प्रकारले अब कतिवटा एकदमै एक्स्ट्रा अर्डिनेरीहरू देखेँ भने खिच्छु म पुतलीहरू राम्रो पुतलीहरू देखेँ भने चराहरू उड्दै गरेको यी सब फोटोग्राफीहरू मेरो हबीको कुरा हो र म यसलाई चाहिँ मेरो आफ्नै एल्बम भनौँ न अब कम्प्युटरमा ए एल्बम जस्तै बनाएको छु त्यसमा राखेर बेला बेलामा हेर्ने पनि गर्छु साथीहरूलाई अघि पनि भने मैले साथीहरूलाई पनि पोस्ट गर्छु यी फोटोहरू कतिले धेरै कमेन्टहरू पनि गर्छन् म फेसबुकमा पनि अपलोड गर्छु र र प्रदर्शनी चाहिँ अब त्यति हुँदैन त्यसले गर्दा जाने हेर्ने उ हेर्ने मौकै पर्दैन